यो खोलामा पौडी खेल्नु जाने पौडी खेल्दाखेरि चाहिँ अब त्यो पानीहरूबाट त्यो अब बाँच्नुपर्ने कुरोहरू चाहिँ अब अब मुल्कोमा पऱ्यो भने त्यो खोलाले बगाएर लगेर जान्छ त्यसमा बाच्नुको लागि चाहिँ अब छेउ छेउमा अब कम्ती पानीमा आउनु पऱ्यो फेरि अब पौडी खेल्दाखेरि ढुङ्गामाथि चढेर त्यसले डाइभ हानेर पौडी खेल्नु जाँदाखेरि भरे कतिवटा तल ढुङ्गा हुन्छ त्यो पानीभित्र त्यसमा ठोक्किर मर्ने पनि डर हुन्छ अब फेरि भएन त्यो पानीबाट निक्लिनु गहिरोमा पसेर निक्लिनु सकेन भने त्यो पानी खाएर मान्छे मर्नु पनि सक्छ कति खुट्टातिर चोट पनि लाग्न सक्छ हाततिर चोट पनि लाग्न सक्छ अनुहारतिर चोट पनि लाग्न सक्छ त्यसले गर्दा चाहिँ अब अलिकति पाखा पाखा कम्ती पानीमा खेलेर निक्लयो भने चाहिँ राम्रो हुन्छ